हाम्रो क्षेत्रमा मानिने प्रमुख धार्मिक धार्मिक चाहिँ यहाँ साई मन्दिर छ साई मन्दिरमा गइन्छ सेवाहरू गरिन्छ कता कता के के हुन्छ सेवाहरू गरिन्छ अनि चलाउने एकजना कन्भेनर हुनुहुन्छ उहाँले नै पदहरू दिनुहुन्छ पदहरू समालेर आफ्नो आफ्नो पद सम्हालेर उयो गर्छन्